जुन चाहिँ क्वालिटी मैले मगाएको त्यो एकदमै नराम्रो क्वालिटी रहेछ र जुन ग्रेड युज भएको छ त्यो एकदमै राम्रो छैन रहेछ र मलाई यो राम्रो लागेन जुन चहिँ प्रोडक्ट मैले मगाएको थिएँ एकदमै खराब रहेछ